पशुको रोगको विषयमा भन्नु पर्दाखेरि जस्तो रोगहरू धेरै लागेको छ पशुलाई तर एउटा रोगको विषयमा म भन्छु त्यो चाहिँ के हो भनेदेखिलाई जस्तो यहाँनिर यो भ्यागुते रोग भनेर भन्छ त्यो रोगको नाम हो यो भ्यागुते रोग चाहिँ हामी गाउँ बस्तीमा चाहिँ भ्यागुते रोग भन्छ एक्चुअल त्यो के हो त्यो म थाहा भएन राम्रोसँग त्यो भ्यागुते रोग चाहिँ कस्तो खालको हुन्छ भनेदेखिलाई चाहिँ जस्तो उसको घाँटी सुनिन्छ यो टाउको सुनिन्छ अनि उसको यसरी टाउको घाँटीहरू यसरी सुन्निँदाखेरि के हुँदोरहेछ भने उसको खुरहरू यसरी त्यो खुरहरूको चेपहरूतिर घाउ निस्किन्छ अनि घाँटीहरूतिर त्यसरी उयो हुँदाखेरि चाहिँ के हुँदोरहेछ भनेदेखि चाहिँ घाँटी सुन्निएको खास कारण चाहिँ के रहेछ भनेदेखिलाई यो पुरा घाउ निस्केको हुँदोरहेछ घाउ निस्किँदाखेरि चाहिँ अब हामीले चाहिँ यहाँनिर गाउँ बस्तीमा हाम्रोमा एउटा लाइब्रेरीहरू नभएको ए के भन्छ एउटा भेटनेरीहरू नभएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ एउटा सामान्य हामी एउटा फसिड हामी यहाँनिर दवाई के गर्छौँ भनेदेखि चाहिँ त्यो जस्तो चिप्लो खालको त्यो लेउ टाइपको एउटा उसको रालहरू हुन्छ त्यो चाहिँ अलिक खस्रो घाँसहरू दियो भनेदेखिलाई चाहिँ त्यो राल या चिप्लो त्यो जुन चाहिँ रालहरू हुन्छ त्यो तिनीहरू चाहिँ त्यो त्यसले चाहिँ धुएर अथवा त्यसले चाहिँ त्यो खस्रो चिजले चाहिँ त्यो सफा गरेर लिएर जान्छ र त्यसरी गरेर चाहिँ हामी त्यस्तै खालको अरू दवाईहरू अनि यो उयेसमा ज्वरोहरू बेसी ज्वरोहरू आउँछ ज्वरोहरू आउँदाखेरि चाहिँ हामी त्यो मान्छेहरूले नै खाने मान्छेहरूको लागि उयो गर्ने जुन चाहिँ ज्वरोको दवाईहरू छ प्यारासिटेमलहरू छ यिनीहरूलाई नै चाहिँ हामीले दिने गर्छ र जङ्गली दवाईहरू चाहिँ जुन चाहिँ खस्रो पत्ता हुन्छ यिनीहरूलाई चाहिँ हामीहरू त्यहाँनिर त्यसो गर्छ र हामी अब यताउता अरू त्यो दवाईहरू पनि मान्छेले खाने त्यो जङ्गली दवाईहरू के के हुन्छ त्योहरू नै बटुलेर चाहिँ हामीहरू गाईलाई बस्तुलाई त्यसरी दिने गर्छौँ